मैले अस्तिदेखि नै जुत्ता हेरिरहेको थिएँ किन्नु मनलागिरहेको थियो अन्त अस्ति नै गएर हेरेको थिएँ जुत्ता तर अब त्यतिखेर चाहिँ किन्ने पैसै थिएन मेरोमा त्यही भएर किनेको थिइनँ र अस्ति चाहिँ ठिकै पैसा पाएँ है अनि त्यही भएर गएर टक्कै हेरेकै जुत्ता किनेँ अशोक दाकोबाट त्यहाँदेखि दाले पहिला चाहिँ फाइभ थाउजन्डहरू भन्नुहुँदै थियो तर अब मैले भने दालाई त्यत्रो त दिनु सक्दिनँ भनेर अब भन्दाखेरि थ्री थाउजन्डमा चाहिँ लास्ट फाइनल गरेर ल्याएँ र त्यहाँ जति हेरेको थिएँ त्यो भन्दा घरमा आएर चाहिँ मलाई मनपऱ्यो लगाउँदाखेरि पनि कम्फोर्टेबल एकदम हिँड्दाओर्दा हेर्दा पनि मजाको रेड कलरमा किनेको थिएँ अन्त आएर फोटोसोटो खिचेँ टकै त्यहाँदेखि फेसबुक इन्स्टातिर पनि हालिदिएँ खुसी लाग्यो